हामी जवान गाईहरूलाई चाहिँ हामी दाना पानी राम्रो गर्छौँ राम्रो हेर्छौँ बिमारहरू पनि भयो भने हामी डक्टरहरू बोलाउँछौँ दबाई पानी गर्छौँ हामी पाहाडे गाईहरू पाल्छौँ जर्सी गाईहरू पाल्छौँ हामी हलिस्टनहरू पाल्छौँ